पञ्चायत अफिसमा जाँदा मैले धेरै कठिनाईहरू अनुभव गरेको छु त्यो पहिलो कुरो के भने मेरो बुढ्यौली भत्ताको लागि म गएको थिएँ अनि त्यसमा उनीहरूले कतिवटा कारण चिजहरू माग्यो र त्यो चिजहरू मैले उनीहरूलाई सब सबमिट गरेपछि पनि फेरि उनीहरूले त्यो सबमिट गर्नु जाँदाखेरि त्यो मा त्यो त्यहाँको मान्छे थिएन र उसले गर्दाखेरि मलाई धेरै उ त्यो पऱ्यो र त्यसले गर्दाखेरि मैले फेरि यो जुन चाहिँ छ मैले तल क्लबमा गएर दिएको थिएँ अनि क्लबमा पनि त्यो उनीहरूले मैले हुन्छ भनेर लियो तर पछि त्यसको अहिलेसम्म कुनै किसिमको कार्यवाही भएको छैन अनि मैले त्यो स बुढ्यौली भत्ता पनि अहिलेसम्म मैले पाएको थिइनँ र त्यसले गर्दाखेरि धेरै मलाई असुबिस्ता भएको छ